साथी तिमीसँग एउटा कुरा थियो तिमीहरूको त्यहाँनिर तिम्रो दादा छ भनेर भन्दै थियौ नि उसले गाडी कस्तो कुदाउँछ हो हामी अब घुम्न जाऊँ भनेर भन्दै थियौँ कि हाम्रो फ्यामिली अन्त यसो अब कस्तो छ अब मान्छे होइन अब ड्रिङ्कस गरेर कुदाउँछ कि अब मातेर कुदाउँछ कि अब कस्तो छ अलिकति भनिदेऊ न मलाई होइन अन्त अब कत कति लिन्छ उसले हामी यहाँबाट दार्जिलिङबाट हामी सुकियासम्म गएको कति लिन्छ सोधिदेऊ न अन्त यसो अब सोधेर भनिदेऊ न तिमीलाई कस्तो लाग्छ अब तिमीहरूकै गाउँको पर्यो होइन अब तिमीलाई कस्तो कस्तो विचार लाग्छ तिमीले भन् भन्देऊ न मलाई अलिकति